दाजु है तपाईँको अब भाडा दिनुपर्छ है तर अब क्यास चाहिँ छैन रहेछ है र के भन्छ के अब गुगल पे पेटिएम फोन पेहरू गर्दा हुन्छ